मैले चाहिँ घरमा बसिसकेपछि अलिअलि बोटबिरुवा लगाएको छु फुलहरू रोपेको छु त्यही भएर बिहान उठ्छु बिहान उठेर अलिअलि आफ्नो काम सकेपछि फुलमा पानी लगाइदिने त्यसपछि उसको गमलामा आएको मसिनो जङ्गलहरू उखालिदिन्छु पानी लगाइदिन्छु किराले खाएको पत्ताहरू टिपेर फ्याँकिदिन्छु त्यसपछि उसलाई स्याहारी सकेपछि घरको काम गर्छु घरको काम सकेर फेरि बेलुका चाहिँ चार बजीदेखि म मेरो बिरुवातिर लाग्छु गुवाको बिरुवाहरू त्यसमा म पानी लगाउँछु अनि त्यो जसमा मर्दै गरेकोलाई फेरि नयाँ माटो भर्छु मल माटो मिसाएर भर्छु त्यसलाई र त्यसलाई वहाँनिर सिफ्ट गरिदिन्छु सारिदिन्छु त्यसपछि फेरि पानी लगाएर उसलाई मिलाएर राख्छु लडेकोलाई सिधा बनाएर राख्छु त्यसरी पानी लगाएर हामीले त्यो बिरुवाहरूलाई बचायौँ भने पछि हामीलाई त्यो सारेर ठुलो भएर उनीहरूले हामीलाई फल्छ फल दिन्छ फल दिएपछि हामीलाई प्रफिट हुन्छ पैसा आउँछ हामीलाई त्यसलाई बेच्छौँ बिक्री गर्छौँ आफू पनि चलाउँछौँ हामीमा पैसा आउँछ त्यही भएर हामी चाहिँ फेरि मसिनोहरू अर्को बिरुवा लगाउँछौँ त्यो अर्को पुरानो बिरुवालाई सारेर नयाँ बिरुवा लगाएर फेरि उसलाई स्याहार्छौँ हामी चाहिँ यति बेला हिउँदमा चाहिँ स्याहार्दैनौँ पानी मात्रै लगाउने गर्छौँ गोड्दैनौ बर्खामा चाहिँ हामी उसलाई गोडिदिन्छौँ हप्तामा एकखेप गोड्ने गर्छौँ चिल्लो बनाएर उसलाई पटहरू टक टक राखेर पानीहरू लगाएर गोडमेल गरेर पत्ताहरू किराले खाएको पत्ताहरू काटकुट पारेर उसलाई सिनिक्क बनाएर राख्ने गर्छौँ त्यो भएर चाहिँ पछि हामीलाई भविष्यमा फाइदा दिन्छ त्यसले त्यही भएर चाहिँ हामी तिनीहरूलाई स्याहार्ने गर्छौँ